टेक्नोलोजी चाहिँ अब एकदमै पहिलैदेखि इन्भेन्ट भएको कुरा हो यहाँ पछि बिस्तारै बिस्तारै गर्दै सबै चिज गर्नु काम गर्नु सजिलो हुँदै जानेगर्छ र टेक्नोलोजी चाहिँ अहिलेको जमानामा हरेक कुरामा छ आफूले अब सानैदेखि नै अब आफूले हेऱ्यो भने पनि बिस्तारै बिस्तारै अब टिभीको जति इन्भेन्ट भएको थियो त्यति बेला मान्छेहरूले अब घरमा बसेर हेर्ने केही थिएन यताउता गर्ने र अहिले टिभी आएको कारणमा बुवाहरू घरमै बसेर है एकदम मोज गर्नु सक्नुहुन्छ र अहिले सबै कुरामै सबै कुरा नै बिस्तारै बिस्तारै सजिलो बनाउनु लागि एउटा कुरा फोन हो ल्यापटपहरू भयो त्यस्तोहरूले पनि हेल्प गर्छ किन भन्दाखेरि अब तपाईँको जत्ति पनि आफ्नो आफन्त छरछिमेकीहरू टाढोमा भए पनि तपाईँले फोन गरेर हाल खबरहरू सोध्ने गर्नुहुन्छ आफूले छेउछेउमा भएको जस्तै वार्तालाप गर्न सक्नुहुन्छ र यसमा चाहिँ के फाइदा छ भन्दाखेरि तपाईँले फोनमा त धेरै नै आजकल त धेरै नै फोनले गर्दा नै अपग्रेड भएर गएको छ यसमा तपाईँले सबैदेखि यहाँदेखि तपाईँले आजकल त अनलाइन सपिङदेखि भयो अनलाइन पेमेन्ट्सदेखि भयो तपाईँको साथीहरूसित जो टाढो टाढोमा छ अब अर्कै कन्ट्रीतिर पनि वेस्टर्न कन्ट्रीमा पनि उनीहरू छ भने पनि तपाईँले मजाले नै फोनबाट कन्ट्याक गर्न सक्नुहुन्छ बोल्नु सक्नुहुन्छ र फोन चाहिँ एउटा सबसे भन्दा ठुलो अब लाइक टेक्नोलोजीमा ठुलो प्रभाव गर्ने चाहिँ फोन हो जतिसक्दो मलाई लाग्छ र अरू कुराहरू पनि त्यो मात्रै नभएर अब आफूलाई आफ्नो डेली लाइफमा हेल्प गर्नेहरू पनि छ जो चाहिँ अब हामीले डेली लाइफमै युज गर्दै गर्छौँ यो चाहिँ भयो एउटा हो फ्रिज हो अहिले गरम महिनाको सिजन छ गरम महिनामा अब बासी खानाहरू खानुभएन तपाईँले जे भए पनि अब बासी खाना खानुभएन भन्दा पनि अब तपाईँले त्यो त्यत्तिकै राखेर तपाईँले कुहाउनु सक्दैन तपाईँ फ्रिजमा राखेर स्टोर गर्न पनि सक्नुहुन्छ त्यत्तिको हेल्प गरिदिएको छ तपाईँ खाना वेस्ट गर्नु स अलिक कम गर्नुहुन्छ र अर्को कुरा जति पनि यो वासिङ मसिनहरू भयो मान्छेहरूले हात दुखाई दुखाई लुगाहरू धुनेगर्छ तर अहिले वासिङ मसिनले गर्दाखेरि के सजिलो भएको छ भन्दाखेरि तपाईँले पानी हाल्यो लुगा हाल्यो सर्फ हाल्यो र मजाले धोयो यो एकदमै छिटो पनि हुन्छ र आफ्नो टाइम पनि गएन आफ्नो टाइम पनि एकदमै बचाएर राख्नेगर्छ र अरू खाना पकाउनु पहिलाको मान्छेहरूले दाउरातिर है भाँडाहरू एकदमै कालो गरुन्जेलसम्म खाना पकाउँथ्यो भने यो अहिलेको जमानामा स्टोभहरू भयो जो चाहिँ जति पनि यो डिजिटल स्टोभहरू पनि हुन्छ है अन्त यसबाट पनि इलेक्ट्रिसिटीबाट चल्ने पनि स्टोभहरू भयो यसबाट पनि अब तपाईँको त्यो भाँडाहरू मैला हुने कालो हुने केही पनि कुरै आएन यसबाट पनि तपाईँको टेक्नोलोजीले यतिसम्म हेल्प गरेको छ कि तपाईँलाई चाहिँ अब डेली लाइफमा चाहिँ मान्छेको कति टाइम सेभ हुन्छ र कति हेल्पफुल हुन्छ आफ्नो लाइक जे कुरा पनि सजिलो र छिटो गर्ने पनि काम गरेको छ यो टेक्नेनोलोजीले चाहिँ यही बेनिफिड र एडभान्टेजहरू दिएको छ